ए तपाईँ वाङछुक बोल्नु भएको ए तपाईँ फोटोग्राफर हो ए होइन मलाई एउटा सोध्नु थियो कि ए मेरो दिदीको आउँदो वेडिङ छ कि यो चाहिँ मेरीभिल्ला गान्धी रोड हजुर हजुर चिन्नुभयो हजुर त्यहाँ चाहिँ मेरो दिदी पर्छ अन्त उसको चाहिँ आउँदो वेडिङ छ कि नेक्स्ट विक अन्त त्यसमा चाहिँ हजुर फोटोसुट प्री फोटोसुट गर्नु थियो अन्त त्यसमा तपाईँ गर्नु सक्नुहुन्छ कि हुँदैन भनेर सोधेको नि त्यो अब दुई दिनहरू जस्तो त लाग्छ होला हजुर ए हजुर कतिजना हुनुहुन्छ ए हजुर त्यो लोकेसनहरू पनि हेर्नुपर्छ कि फेरि

हजुर हजुर त्यही एक्स्पेक्ट गरेर चाहिँ तपाईँलाई भनेको अनि तपाईँलाई म पहिल्यैदेखि चिन्थेँ कि मेरो मेरो साथीको दिदीको अस्ति नै तपाईँले गरिदिनु भएको थियो हरे नि हजुर हजुर त्यही भएर त्यहाँ मैले नम्बर मागेर चाहिँ तपाईँलाई गरेको नि त अनि चार्जहरू चाहिँ कस्तो लिनुहुन्छ होला है कस्तो प्रकारले लाइक एडवान्स गर्नुपर्छ कि पछि गरेर दिँदा पनि हुन्छ सबै ए हजुर

ए हजुर ए अनलाइन गर्दा पनि हुन्छ नि ए हजुर त्यही सोध्नु थियो कि हजुर हुन्छ म पनि एकपल्ट मेरो दिदीलाई सोध्छु कि उनीहरूसँग सल्लाह गर्छु के हुन्छ म तपाईँलाई भन्छु नि ल हुन्छ थ्याङ्क यू